हाम्रो दार्जिलिङ जिल्लामा चाहिँ अब भनौँ भने चाहिँ अब सरकारी अफिसहरू भनौँ भने अब जस्तो सरकारले बनाइदिएको भनौँ भने समाज भवनहरू भयो है त्यहीँको क्लब हाउसहरू भयो है योहरू अन्त पञ्चायत अफिसहरू योहरू र अहिले फिलहाल अब विधायकहरूकै नाम लिनु पर्दा चाहिँ म अनित थापाको नाम लिन चाहन्छु है उहाँले चाहिँ अहिले विशेष अब अहिले अस्ति चार अगस्तको चार अक्टोबरको दिन अब जुन चाहिँ घटना भयो टिस्टामा सिक्किममा त्यो टिस्टा खोला अहिले धेरै उहाँले चाहिँ अब धेरै कामहरू गरिरहनु भएको छ है भन्नु पनि भएको छ अब टिस्टावासीको अब अनुहारमा खुसी नल्याई म घर फर्किँदिनँ भनेर उहाँ खुदै पनि लागि परिरहनु भएको छ है र जस त्यसरी नै अब उहाँले चाहिँ अब धेरै धेरै राम्रो काम गर्नु भइरहेको छ